नमस्ते मेरो एउटा अर्डर थियो त्यो अर्डर चाहिँ मैले मगाएको मुताबिक आइपुगेन के भएर आइपुगेन मलाई थाहा भएन तपाईँहरूले कृपया गरि यो जाँच गरिदिनु भएर मेरो सामान जति सक्दो छिटो पठाइ दिनुभयो भने एकदमै राम्रो हुन्थ्यो र मलाई यो फोन नम्बर मार्फत या त इमेल मार्फत सम्पर्क गर्न सक्नुहुनेछ यो अर्डर एकदमै मलाई जरुरी छ मलाई दुई दिन भित्रमा यो सामान चाहिएको छ के भएर अड्कियो मलाई थाहा छैन धन्यवाद